राज्यको सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने पश्चिम बङ्गालमा प्रमुख कला ग्यालेरीहरू वा सङ्ग्रहलायहरू आभा आर्ट ग्यालेरी एउटा डार्जिलिङमा छ उमा उमङ्ग अनलाइन आर्ट ग्यालेरी पनि दार्जिलिङमा नै छ र एउटा आर्ट ग्यालेरी चाहिँ कालिम्पोङमा छ